कुखुरा किन्नु आउने मान्छेहरूले चाहिँ विशेष गरी कुखुराको जातिमा चाहिँ अब लोकल कुखुरालाई चाहिँ धेरै मन पराउँछन् अब खानु रुचाउँछन् अनि स्वास्थ्यको लागि राम्रो पनि हो भनेर भनिन्छ अनि हाम्रो गाउँमा चाहिँ कुखुराहरू चाहिँ प्रशस्त मात्रामा पाइन्छ अनि किन्ने मान्छेहरूले चाहिँ लोकल कुखुरा नै मन पराउँछन् त्यसरी नै हाम्रो यहाँ चाहिँ अब कुखुराको लागि कुखुरा पाल्ने सरकारबाट पनि सहुलियतहरू पाइन्छ होला तर अब खोजी गर्नुपर्छ अनि मे मैले चाहिँ त्यस्तो सरकारबाट कुनै प्रकारको सहुलियत पाएको छुइनँ कुखुराको लागि र मेरो हाम्रो चाहिँ अब त्यस्तो सरकारी सरखारबाट कुनै सहुलियत लिएर कुखुराको फार्महरू बनाउने त्यस्तो छैन स्थिति सानो छ अनि लोकल कुखुराहरू चाहिँ पालिन्छ घरमा बोलेकोहरू सबै यहाँ जाँदैछ अनि कुखुराबाट चाहिँ सरकारबाट सहुलियतहरू लिएर चाहिँ बनायो भने म मतलब ला के गर्नु भाइ कुखुरा पालनलाई र पेसाको रूपमा गरेर अब पेसा जस्तो गरेर आमदानी गर्ने चाहिँ छ उपायहरू त तर त्यसमा अब खोजी गर्नुपऱ्यो सरकारी संस्थाहरूतिर जानुपऱ्यो खोजी गरेर आफ्नो नियम कि

मसित चाहिँ अब यो कुखुरा पालनलाई अझै राम्रो बनाउने त्यस्तो पनि छैन उपायहरू

हाम्रो गाउँमा चाहिँ कुखुरा छ